हेलो दिदी नमस्कार अन्त तपाईँ ठिकै हुनुहुन्छ ए हजर दिदी म आइपुगेँ है तपाईँको घरमा ए नभ्याएर हौ दिदी म त अस्तिदेखि सम्झिएको आउँ आउँ भन्छु त्यतिकै भएर आज आएको नि अन्त हजर हुन्छ भ्याउँद त आउँछु नि भ्याउँनै साह्रो पर्छ आज पारा मिलाएर आएको नि दिदी अन्त तपाईँ सन्चै हुनुहुन्छ हजुर हो नि हजुर म पनि त्यही हो बिमार हुँदै सन्चो हुँदै ठिकै छु अहिले चाहिँ त्यही के भन्नु घरको परिवार अब मेरो पति त बितिहाल्नु भयो अब एउटा छोरा छ ठिकै छ हुन्छ दिदी आउँछु नि किन खुसी लाग्दैन मलाई पनि तपाईँलाई भेट्दा खुसी लाग्छ नि हजुर दिदी मङ्गलधाममा धुमधामले पूजा भयो अबुइ मङ्गलधाममा त जन्म अष्टमी पनि त धुमधामले हुन्छ तर म त जानु सकिनँ मेरो घरमा यसरी जुठो परेकोले गर्दा सधैँ त जान्थे तर यो पाली त गइनँ हौ दिदी हजुर गुम्बा चाहिँ जान्छु गुम्बा चाहिँ अब लामाहरूले यस्तो रोकटोक गर्नु हुँदैन मन्दिर चाहिँ अब जानु हुँदैन गुम्बातिर त आउनु भन्नुहुन्छ गएँ त दिदी गुम्बामा चाहिँ यसो पूजा गरिदिनु भयो लामाहरूले नै म चाहिँ गरिनँ हो मैले चाहिँ गरिनँ यस्तै छ हौ दिदी ए हजुर दिदी अर्को भ्याउँद जानुहोस् न अर्को पाली जन्म अष्टमीतिर मिलाएर मजाले धुमधाम हुन्छ रमाइलो लाग्दो हजुर अहिलेसम्म चाहिँ भगवान्को दयाले कुशलै छौँ हुन्छ दिदी बस्छु नि एक दुई दिन बस्छु मिठो मसिनो खान्छु जान्छु तपाईँ पनि आउनुहोस् न मेरो घरमा आउनुहोस् के पाक्छ खानुहोस् त्यस्तो मिठ आउनु न दिदी ल आउनुहोस् है पक्का ल आउनुहोस् बसौँ घुमाइ दिन्छु मङ्गालधाम यता डेलो दुर्बिन गुम्बाहरू जाउँ न